मलाई सबैभन्दा अब साह्रो लाग्ने रेसिपी चाहिँ मलाई फ्राईहरू गर्दा अब माछाहरू फ्राईहरू गर्दा फ्राईहरू गर्ने जे कुरो पनि मलाई एकदमै साह्रो लाग्छ अनि त्यसमा म धेरै प्रयास पनि गर्ने गर्छु कारण अब त्यो फ्राईहरू गर्दा चाहिँ धेरै उछिट्टिन्छ तेलहरू उछिट्टिन्छ त्यो रेसिपी चाहिँ मलाई एकदम साह्रो लाग्छ उछिट्टिन्छ अनि तेलहरूले लाग्ने गर्छ अनि आगो एकदमै आगो पनि त्यहाँ टिप्ने गर्छ कोही बेला बेसी खारियो भने अनि त्यो माछा फ्राई गर्नु अनि मलाई जत्ति त्यो फ्राई गर्ने कुरा हुन्छ नि अनि ब्रोइलरहरू फ्राई गर्दा अनि यस्तो फ्राई गर्ने चिजहरू पुरा हुन्छ अनि तिनीहरू फ्राई गर्दा चाहिँ मलाई धेरै असुबिस्ता हुन्छ अनि मलाई उयो पनि लाग्छ साह्रो पनि लाग्छ अनि त्यो कारणले गर्दा चाहिँ म फ्राई गर्ने कुराहरू चाहिँ म एकदमै डर लाग्छ मलाई चाहिँ अब त्यसमा चाहिँ म अब अलिक अब त्यसमा कतिचोटि चाहिँ मैले कति ठाउँमा चाहिँ मैले अनुभव गरिसकेँ होइन सिक सिक्दैछु अनि मैले सिकि पनि रहेको छु अनि त्यसमा चाहिँ मलाई एकदमै साह्रो लाग्छ त्यो रेसिपी चाहिँ मलाई साह्रो ला लाग्छ अनि अनुभव पनि कति ठाउँ चाहिँ मैले अब अनुभव गरिसके छ यतिमा अब मैले अब ठिक टाइममा अब ख तेल खारिँदा अब कसरी विस्तारोसँगले लगाउनुपर्छ अनि मैले त्यो ठिक टाइममा लगाउँदा चाहिँ हाम्रो अनुहारमा नआउँदो रहेछ होइन त्यो तेलहरू नउछिट्टिँदो रहेछ त्यो चाहिँ मैले अनुभव गरेको अनि माछा फ्राई गर्दा एकदमै चिसो जब पानीहरू पर्छ झन बेसी उछिट्टिँदा रहेछ अनि त्यो कारणले गर्दा चाहिँ म माछा फ्राई गर्नु चाहिँ मलाई त्यो चाहिँ यो रेसिपी चाहिँ मलाई एकदमै साह्रो लाग्छ अनि फ्राई गर्ने कार्यमा मलाई अनुभव त्यसमा कतिचोटि चाहिँ मैले अनुभव पनि गरेको छु